नमस्ते आन्टी म खुरुङ लेप्चा रिसार्च गर्नु यहाँ कलेबुङ आएको यहाँ कालेबुङको फेस्टिभलको बारेमा केही सिक्नु आएको यहाँनिर तपाईँलाई कल गरेको नि हजुर मेरो साथीले तपाईँको नम्बर दिनुभएको थियो कि तपाईँलाई अलिकति ज्ञा ज्ञान रहेछ थाहा रहेछ ज्ञान रहेछ नि त फेस्टिभलको बारेमा हजुर दसैँ तिहारमा चाहिँ के हुन्छ दसैँ तिहार चाहिँ कुन महिनामा कुन महिनादेखि चाहिँ मनाउँछ कति दिन हजुर तपाईँ अलिक तिहारको बारेमा अलिक केही भनिदिनु सक्नुहुन्छ के कस्तो हुन्छ भनेर हजुर अनि तपाईँ अलिक दसैँ तिहारमा खाने खानाहरूको बारेमा अलिक भनि दिनुहुन्छ के कस्तो हुन्छ तपाईँ अलिकति सेलरोटी कसरी बनाउँनु बनाउँछ अलिक रेसिपी भनिदिनुहुन्छ हजुर रेसिपी हजुर ए ए ए हजुर ए ए हुन्छ धन्यवाद मलाई ज्ञान दिनुभएकोमा भएकोमा धन्यवाद थ्याङ्क यू भेरी मच